भाइ तपाईँको कम्पनीबाट मैले राम्रो खाना अर्डर गरेको थिएँ मेरो राम्रो पाहुना आउनुहुँदै थियो उँहाको लागि मैले तपाईँको यो कम्पनी राम्रो छ भनेको सुनेको थिएँ र खाना अर्डर गरेको थिएँ जसमा मैले चिकन पनिर आदि खानाहरू मँगाएको थिएँ खोइ त्यो खाना त तपाईँको प्याकेजिङ खराब गर्नु भएछ र त्यसको प्याकेजिङ खराब भएको कारणले खाना त लथालिङै भएर आएछ अन्त त यो त अब मैले मेरो पाहुनाको अगाडि म पनि सरम पर्नु पऱ्यो त्यसको साथ साथै तपाईँहरूले यसरी खाना प्याकिङ राम्रोसँग गर्नुभएन भने त फेरिदेखि हामी अब यसरी तपाईँको कम्पनीबाट हामी खाना मगाउदैनौँ त्यसैले अब तपाईँले यो चाहिँ डेलिभरी फिर्ता गरिदिनु पऱ्यो अब त्यसको लागि अब मैले के कस्तो प्रकिया छ त्यसको लागि तपाईँले भन्नुहोस् यो खराब प्याकेजिङ भएको खाना चाहिँ म फिर्ता गर्न चहान्छु त्यसको लागि कमप्लेन गर्नुको लागि अथवा सिकायत गर्नु चाहिँ म आएको हुँ